लकडाउनमा चाहिँ मैले के के बनाउने अब प्रयासहरू गरेँ भने चाहिँ मलाई खानाहरू बनाउनु आउँदैनथियो होइन त्यो सब सिकेँ सब्जी कसरी बनाउँछ होइन कति मसला हाल्छ कति उयोस् तेलहरू हाल्छ कस्तो सब्जी कसरी बनाउँछ होइन पकौडाहरू कसरी बनाउँछ त्यो सब सिकेँ मैले अनि अनि फेरि मैले केक पनि बनाउनु सिकेँ केक चाहिँ कुकरमा कसरी बनाउँछ भने ओभन बिना नै कुकरमा कसरी बनाउँछ भन्ने त्यो सब सिकेँ हो त्यहाँदेखि अनि त्यसपछि मैले अनि क्रिमहरू कसरी तयार गर्छ केकको लागि होइन त्यो सब सिकेँ कलर मतलब फुड मतलब फुड कलरहरू लगाउँदो रहेछ केकमा होइन त्यो क्रिम अब अरू कलरहरूको त एगहरू लगाएर बनाउँदो रहेछ क्रिम होइन अनि त्यो सब सिकेँ मैले त्यहाँदेखि कतिवटा चिजहरू नि सिकेँ खाना बनाउनु मलाई पैला चाहिँ अब आउँदैन थियो बनाउनु त्यहाँदेखि त मैले के के बनाउनु सिकेँ होइन अनि रोटी पनि बनाउनु सिकेँ मलाई रोटी पनि बनाउनु आउँदैन थियो आँटा कस्तो मुस्दो रहेछ भनेर त्यो सब सिकेँ अनि त्यो सब सिकेँ अनि उयेसहरू पनि अरू पनि कति सिक्नु मन लागेको थियो हो तर मलाई त्यस्तो अब आइडिया आएन होइन मतलब त्यो त्यस्तो भएर चाहिँ मैले बनाइन हो अनि चाहिँ थुप्रै चिजहरू सिकेँ अनि अरू अनि अझै के पनि बनाउनु सिकेको थिएँ भने चाहिँ मैले चाहिँ बिरयानी पनि सिक्ने ट्राई गरेको थिएँ कि तर जानिनँ हो मतलब हल्का मिस्टेक भयो एक खेप त डडाई पनि दिएँ मैले होइन त्यहाँदेखि त कस्तो पनि भएको थियो अनि त्यो सबैहरू सिकेँ अनि केक बनाउनु चाहिँ मैले अलिक जानेँ होइन त्यस्तो राम्रो त अब पर्फेक्ट चाहिँ पनि होइन तर अलिक त्यस्तै टाइपको चाहिँ अब भयो होइन त्यहाँदेखि सबैलाई मैले दिएँ खानु उनीहरूले नि राम्रो बनायो भन्नु भयो होइन अनि अलिक फेरि ट्राई गऱ्यो भने चाहिँ अलिक राम्रै बनाउँछ भन्दै भन्नु भयो होइन त्यसरी नै केकहरू बनाउनु सिकेँ सब्जीहरू बनाउनु सिकेँ खाना बनाउनु सिकेँ मैले